मेरो पर्याटकहरू चेचाहिँ सिलगढीबाट आएका थिए उनीहरूले भन्दाखेरि चाहिँ उनीहरूको जहाँनिर जग्गा छ हाम्रो जग्गा भास्ट डिफरेन्स छ हाम्रो हिल एरियामा प्युर अक्सिजन है उनीहरूले भन्दै थिए राम्रो अब हस्पिट हस्पिटालिटी है सहयोग युनिटी सबै एकतामा बस्छ आमा बाउहरूसँग बस्छ मै म बस्छ अरे त्यहाँनिर उनीहरूको एरिया सिलगढीमा चाहिँ त्यस्तो हुँदैन रहेछ है एक अर्कामा पनि बस्नु चाहिँ गाह्रो हुँदो रहेछ है अब एक आर्कामा नेबरहुडसँग त्यस्तो नबोल्ने त्यस्तो चिनाजानी त्यस्तो युनिटी नभएको हुँदो रहेछ है यो चाहिँ जानकारी चाहिँ उनीहरूकोबाट मैले पाएँ